अब धार्मिक स्थलमा भन्दाखेरि नि मलाई अनुभव भएको कुरा चाहिँ चर्च हो चर्चमा चाहिँ अब सन्डे आइतबार चाहिँ हामी एकदमै अनिवार्य रूपमा चर्चमा हामी भेला हुन्छौँ त्यसमा हामीमा धेरै प्रकारको गीतहरू गाउँछौँ प्रार्थना गर्छौँ बाइबल पढ्छौँ अनि मलाई अनुभव भएको कुरा चाहिँ चर्चको मात्र हो किनभने अब म क्रिस्चियन भएको कारणले गर्दाखेरि मलाई अब चर्चको चाहिँ अनुभव छ यसमा अब धेरै प्रकारको हामी धेरैजना मानिसहरू भेला भएर त्यसमा हामी प्रार्थना गर्छौँ त्यसमा हामी धेरै समय हामी चर्चमा बिताउने गर्छौँ आइतबारको दिन चाहिँ हामीले प्रभुलाई छुट्याएको दिन भनेर चाहिँ मानिएको छ त्यसैले गर्दाखेरि हामी आइतबार चाहिँ अब सन्डे चाहिँ एकदमै हामी आफ्नो हरेक कुरा व्यवसायहरूलाई छोडेर आफ्नो काम कार्वाहीहरूलाई छोडेर हामी चर्चमा भेला हुन्छौँ है चर्चमा भेला भएर हामी एकाअर्कामा आफ्नो दु खहरू आफ्नो दु ख सुखको कुराहरू आदानप्रदान गर्छौँ अनि हामी एकाअर्कामा भेटेर बातचित गर्ने क्रमहरू हुन्छ जस्तै अब दुःख सुखको गफहरू अनि प्रार्थनामा प्रार्थनाको समयमा प्रार्थनाको समयमा चर्चको समयमा हामी प्रार्थना गर्छौँ एकाअर्काको लागि बिमारीहरूको लागि अनि पढ्ने नानीहरूको लागि अनि काम गर्नेहरूको निम्ति बाजे बोजूको निम्ति हामी सबैजनाको निम्ति चाहिँ हामी चर्चमा गएर चर्चमा भेला भएर हामी एकाअर्काको निम्ति चाहिँ हामी प्रार्थना गर्छौँ अनि गीतहरू गाउँछौँ वचनहरू सेयरिङ हुन्छ वचनहरूबाट सिक्छौँ अनि मलाई अनुभव भएको कुरा चाहिँ यही हो क्रिस्चियन धर्म जसमा हामी सन्डे आइतबारको कुराहरूलाई कुरा चाहिँ हामीलाई सबैलाई थाहा भएको कुरा हो जसमा कि हामी क्रिस्चियनहरूलाई यो कुरामा चाहिँ धेरै अनुभव छ